हेलो यो लुगा दोकान हो त्यहाँ लुगाहरूमा के के पाउ पाउनुहुन्छ ए मालई चाहिँ यहाँनिर ठुलो मान्छेको लागि हाल्फपेन्टहरू चाहिएको छ अनि नानीहरूको लागि अनि बोज्यू बाजेको निम्ति पनि च चाहिएको छ हाल्फपेन्टहरू अनि लामो हामीले लगाउने खालको पनि चाहिएको छ हजुर जिन्सको कटनको पनि अन्त ऊ यसको दाम चाहिँ कति होला है हजुर टिसर्टहरू लामो खालको पेन्टहरू पनि लामो खालको चाहिएको छ हो हजुर हजुर ए आउँदैछु उसो भने ल हुन्छ